हामीले नेपाली भाषा नेपाली भाषाको व्याकरणहरू चाहिँ सानैदेखि पढेको होइन पढ्दा लेख्दाखेरि चाहिँ हामीले व्याकरणलाई चाहिँ हो यी विशेष ध्यान दिनुपर्छ होइन तर हामीले यसरी साधारन बोल्दाखेरि चाहिँ त्यस्तो साह्रो व्याकरण युज गर्दैन होइन गरिँदैन यसलाई तर अब लेख्दा अब पढ्दाखेरि चाहिँ यसलाई पुरा अब ध्यान दिनुपर्छ होइन किनकी अब व्याकरण त सबैभन्दा इम्पोरटेन्ट हो होइन त्यसले गर्दाखेरि नेपाली अब नेपाली भाषामा चाहिँ त्यस्तो अब राम्रो यस्तो अनुकरण शब्दहरू पनि छ होइन जस्तो अब थचक्क बस्नु टुसुक्क बस्नु भुतुक्क यस्तोहरू छ होइन त्यसले गर्दा एकदमै अब राम्रो देख्छ यसलाई होइन यसको अब थुप्रै मात्राहरू पनि हुन्छ जस्तै अब कत्ति राम्रो छ होइन यसलाई मतलब विशेष अब अरूहरूको भन्दा अब नेपालीको चाहिँ धेरै उयेस राम्रो लाग्छ अब मलाई चाहिँ होइन